हाम्रो जिल्लामा रहेका पूजा स्थलहरू चर्च माहाकाल धाम गुम्बा आदि छन् चाडपर्वहरूले चाहिँ समुदायमा कसरी पहिचान गराउनु सक्छ भन्दाखेरि चाहिँ पहिचान र योगदान भन्दाखेरि चाहिँ एउटा चाडपर्वले चाहिँ आफ्नो जातीय एउटा पहिचान गर्न सक्छ यसको योगदानले चाहिँ हामीलाई आफ्नो पूजाआजा गर्दाखेरि चाहिँ आफ्नो मन शान्त हुन्छ एउटा मन शान्त भएको हामीलाई एउटा मन शान्त हुने योगदान पुऱ्याएका छन् वर्षभरिमा मनाइने संस्कृति चाडपर्व परम्पराहरू चाहिँ हिन्दू धर्मले दसैँ तिवार मनाउँछ फगुवा पूर्णे मनाउँछ अनि बु बुद्धिस्टहरूले बुद्ध पूर्णिमा क्रिस्यनहरूले क्रिसमस आदि मनाउँछ यी वर्षभरिमा मनाइने चाडपर्वहरू हुन् जसमा चाहिँ हुिन्दूहरूले अर्को दसैँ तिवार दसैँ तिवारको साथसाथमा अन्य ससाना चाडपर्वहरू पनि मनाउने गर्छ जस्तै सङ्क्रान्ति भयो अनि सङ्क्रान्तिको साथसाथमा राखी पूर्णिमा होली पर्व आदि आदि मनाउने गर्छ